अहिलेघरि हाम्रा समाजमा धेरै नै मान्छेहरू शिक्षाबाट वञ्चित भइरहेका छन् कसै कसैको अवस्था आर्थिक अवस्था हुन्छ कसै कसैको शरीरमा विकलाङ्गता भएको कारणले गर्दा उनीहरू शिक्षा लिनबाट वञ्चित हुन्छन् र प्रायःजसो नानीहरू जो विकलाङ्गताका शिकार हुन्छन् उनीहरूका लागि मैले देखेअनुसार हाम्रो क्षेत्रमा कुनै पनि यस्ता स्कुल छैनन् र जुन चाहिँ आर्थिक समस्या भएका नानीहरू हुन्छन् उनीहरूका लागि सरकारले स्कुल उपलब्ध गराएको छ तर त्यहाँको शिक्षा भनेको जस्तो गुणस्तरीय छैन र यसका लागि के पहल गर्नुपर्छ भन्दा सरकारले यस्ता विकलाङ्गता भएका नानीहरूको निम्ति एउटा विकलाङ्ग स्कुल हुन्छ जहाँ शिक्षकहरू विशेष तालिम पाएर पढाउनको निम्ति राखिएको हुन्छ र यस्ता यस्ता स्कुलहरू खोलिदिनु पर्छ अनि यस्ता प्राइमेरी स्कुलहरू यस्ता जुन चाहिँ सरकारले फन्ड गरेका स्कुलहरू यस्तो अलिकति ग्रामिण क्षेत्रमा खोलिदिनु पर्ने हुन्छ जसका कारणले गर्दा गरीबका नानी गरीबका छोराछोरीहरू पनि पढ्न सक्छन् र शिक्षा प्रणालीमा पनि अलिकति चेन्ज लिएर आउनु पर्छ अलिकति जस्तै कि जुन चाहिँ सानो सानो क्लासमा पढाइने गरिन्छ त्यो पर्याप्त हुँदैन उनीहरूलाई कतिवटा सब्जेक्टहरू उनीहरूले पढ्न पाउँदैनन् यस्ता यस्ता जुन समस्याहरू छन् यो सरकारले विशेषतः तल्लो रूपमा बसेर हेरेर ग्रासरूट लेबलमा आएर उनीहरूले अध्ययन गरेर यस्ता यस्ता स्कुलहरू बनाएर शिक्षा प्रणालीमा सुधार ल्याएर उनीहरूले काम गर्न सक्छन्